म सिलगढीबाट कालिम्पोङ आउनु पर्ने थियो र कालिम्पोङमा चाहिँ पुरा बाटोमा पानी परेको हुनाले चाहिँ बाटो बिग्रेको छ भनेको मैले सुनेँ तर मैले एउटा सिलगढीमा चाहिँ ट्याक्सी गरेँ र ट्याक्सी गरेर म ट्याक्सीबाट कालेबुङ आएँ आउँदाखेरि बाटोमा चाहिँ यति साह्रो जाम रहेछ र पनि त्यो बिचरा ड्राइभरले हामीलाई पर्खिदिनु भयो र हामीलाई ल्याइदिनु भयो कालेबुङसम्म अन्त हामी राति आइपुग्यौँ कालेबुङमा हामी लेडिसहरू मात्रै थियौँ र हामीलाई कति रेस्पेक्ट गऱ्यो यो गुरुजीले हामीले चाहिँ उहाँलाई चाहिँ यति धन्यवादी छौँ उहाँप्रति र ल्याएर फेरि कालेबुङमा छोडिदिएपछि चाहिँ हामी मेरो घर फेरि अझै तल त्यो मोटर स्ट्यान्डदेखि र फेरि मलाई एक्लै हुनाले चाहिँ अब सबै साथीहरू हामी छुटिसकेका थियौँ स्ट्यान्डबाट र म चाहिँ अलिक तल आउनु पर्ने हुनाले गर्दाखेरि चाहिँ मलाई मलाई गुरुजीले चाहिँ मलाई घरसम्म ल्याइदिनु भयो र त्यसको लागि म धेरै धेरै धन्यवाद दिन्छु यति राम्रो हुनुहुँदो रहेछ ड्राइभरजी ल्याइदिनु भयो त्यसको लागि म धेरै धेरै धन्यवाद चढाउँछु साँच्चै नै हामीलाई यस्तै नै रेस्पेक्ट गर्ने उ गर्ने गुरुजीहरू चाहिँ हामीले पनि पाउँदो रहेछौँ भन्ने चाहिँ हामीलाई थाहा भयो नत्र राति हुँदो कसले ल्याइदिन्छ र यति द दया माया भएको रहेछ एकदमै राम्रो रहेछ सधैँ नै यसरी नै गुरुजीले हामीलाई हेल्प गरिदियोस् भन्ने चाहिँ म चाहन्छु होइन र गुरुजीलाई धेरै धेरै धन्यवाद दिनु चाहन्छु